अब फुलको बारेमा चाहिँ हामीहरू अब बस्तीमा अलिअलि त्यही सिजन फुलहरू लगाउँछौँ सिनेरीहरू गोदावरीहरू चाहिँ अब फुलिसक्यो सयपत्री गोदावरीको सिजन चाहिँ अब रोप्ने चाहिँ सिजन अस्ति नै हो अहिले चाहिँ अब ढकमक फुलिरहेको छ अब चाहिँ त्यो सिनेरीहरू लगाउँछु अब गोडेसिया सिनेरिया अनि अरू विभिन्न थरीका फुलहरू लगाउँछौँ त्यसमा अब स्याहार चाकार चाहिँ अब त्यही हो मल मुतहरू टाइम टेबलमा पानीहरू लगाउनु पर्छ अनि त्यही हो हाम्रो बस्तीमा अनि अब फुलको नामहरू नि अब साह्रै त आउँदैन हामीहरूलाई त अलिअलि जानेको जति अन्त अहिले अब सिजन फुलको चाहिँ समय आउँदैछ कति चाहिँ रोपि पनि सक्यौँ कतिहरू कति चाहिँ अब रोप्नु बाँकी छ